फोटोग्राफीको है औपचारिक तालिम मैले है लिएको छुइनँ र फोटोग्राफर है बन्न फोटोग्राफीको चाहिँ मेरो साधारण भाषामा भन्नु भने मेरो हब्बी मात्र हो र यो कुराहरूलाई है अरूहरूले गरेको देख्दा है त्यो कुराहरूमा अरूहरूले पनि धेरै ध्यान दिएको देख्दा मलाई पनि यो है फोटोग्राफीको औपचारिक कुराहरू चाहिँ मन परेको मात्र हो तर मैले यो विषयमा कुनै पनि ठाउँबाट है त्यस्तो तालिमहरू लिने सोर्स पाएको छुइनँ र लिएको पनि छुइनँ जस्ट मैले है अहिले इन्टरनेटबाट युट्युबहरूबाट इन्स्टाहरूबाट त्यो कुराहरूबाट मैले हेरीकन है आफ्नो सिपहरू सुधार्न सक्छु र है जब पनि मैले कुनै पनि साधारण कुराहरूलाई है क्लिक गरीकन है इन्टरनेटमा लगाउँदाखेरि साथीभाइहरूबाट है धेरै मैले राम्रो रेस्पोन्स पाएको कारणले गर्दा मैले यो कुरालाई सुनेको मात्र हो र र यो है फोटोग्राफीमा है मैले हब्बीको रूपमा लिएको कारण है प्रेरणा दिने गुरु भनेको चाहिँ है कोही पनि छैन मैले है अरू यस्तो इन्टरनेटको कुराहरूबाट मैले यी सबै कुराहरू सिकेको अनि मैले त्यहीबाट यो कुराहरू सिक्ने मौका पाएँ र कुनै पनि कुराहरूलाई लिईकन है अरूहरूको अगाडि मलाई धेरै कलरफुल कुराहरू मन पर्ने है सिनेरीहरू मन पर्ने र त्यही कुराहरूलाई मैले साधारण रूपमा क्लिक गरीकन चाहिँ है इन्टरनेटमा लगाउने गर्छु है इन्स्टामा फेसबुकमा है र त्यही कुराहरूलाई चाहिँ लिएर चाहिँ है साथीहरूले चाहिँ है राम्रो रेस्पोन्स दिएको कारणले गर्दा चाहिँ है यो फोटोग्राफीको औपचारिक कुराहरूलाई चाहिँ है मलाई मन परेको